केही दिन अगाडि मैले एमाजोनमा जुत्ताको लागी सामान मैले पठाइमाँगेको थिए त्यसमा मनपर्दो भरपर्दो समान आएछ र त्यसलाई मैले जस्तो नक्सा अथवा फोटोमा देखेको थिएँ त्यही आधारमा आएछ र फेरी पनि अर्को समान मगाउनुको लागि म इच्छुक छु